हेलो नमस्ते दादा ए म यहाँ भातपाडाको एकजना बहिनी बोलेको कि तप यो तपाईँले फोटोहरू उयो गर्नुहुन्छ है भिडियोहरू ठिक छ घरमा बिहा छ कि अनि त्यही सुटहरू गर्नुपर्नेछ अनि बिहाको अगाडि दिन पनि अब उयो सुटहरू गर्नुपर्ने छ उता अलिक डिपुतिर गएर भिडियो सुटिङहरू पनि गर्ने भनेको अनि यसको कति लिनुहुन्छ तपाईँले पैसाहरू हजुर ट्वेन्टी थाउजन्डै लिनुहुन्छ अँ उम्म अनि मेमै हो हजुर हजुर अठ्ठाइस तारिक बिहा हो भने लाइक छब्बिस अँ छब्बिस तारिक नै हजुर ए भातपाडा बी यता गुम्बा लाइन

अनिता प्रधान ए हुन्छ नि हुन्छ हुन्छ हुन्छ ल